आफ्नो समुदायभन्दा बाहिर यात्रा गर्दा भेदभाव र पूर्वाग्रह त हुन्छै हुन्छ तर अब सामना त गर्नै पर्छ तर मैले चाहिँ भन्नु पर्दा मैले चाहिँ त्यस्तो ठुलो रूपमा चाहिँ सामना गरेको छुइनँ अलिअलि आफ्नो लाइफलाई हानी नगर्ने रूपमा चाहिँ अब गरिन्छ त्यस्तो त त्यसले केही फरक पनि पर् पार्दैन